हाम्रो जग्गामा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ है यस्तो ठुलो नदीहरू त हाम्रो जग्गामा हुँदैन तर सानो सानो खोलाहरू हुन्छ अनि हाम्रोतिर चाहिँ एकदम टुरिज्म प्लेस भएको कारणले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ के गर्छ भन्दाखेरि सानो सानो खोलाहरूतिर चाहिँ है एकदमै साफसुग्घर गरेर खोलाको वरिपरि चाहिँ एकदम बस्ने जग्गाहरू बनाएर चौतारो जस्तो कुराहरू बनाएर है उनीहरूको लागि टुरिस्टहरूको लागि पर्यटकहरूको लागि फोटो खिच्नलाई राम्रो राम्रो जग्गाहरू बनाएर पोखरीहरू छ भने तालहरू छ भने त्यसलाई सफा गरेर त्यसमा माछाहरू लगाएर उनीहरूको लागि एउटा असल घुम्ने जग्गा या फिर उनीहरूका लागि एउटा फोटो खिच्ने उनीहरूको लागि एउटा एन्जोयमेन्टको लागि असल जग्गाहरू पनि बनाउने काम गर्छ हाम्रो लागि हाम्रोतिर चाहिँ एकदमै बनाएको छ त्यस्तो जग्गाहरू चाहिँ अनि तर यो जग्गामा चाहिँ एउटा के हुन्छ भन्दाखेरि जब हामीले कुनै प्रकारले माछाहरूलाई त्यस्तो काममा लाउँछ भन्दाखेरि ढुङ्गाहरू हान्न त्यसमा पाइँदैन अनि माछा मार्न पनि पाइँदैन किनकि त्यो माछाहरू चाहिँ हामीले मार्नका लागि होइन तर त्यहाँको सौन्दर्य बढाउनको लागि है हामीले इन्टरटेनमेन्टको लागि त्यहाँनिर एउटा असल देखोस् भनेर हामीले त्यसमा लगाएको हुन्छौँ अनि कतिवटा जग्गाहरूमा चाहिँ के हुन्छ भन्दाखेरि धेरै राम्रो राम्रो जग्गाहरू हुन्छ तर त्यसको युज गर्न हाम्रो मान्छेले जानेको हुँदैन धेरै प्रकारको फोहोर मैलाहरू त्यहाँ खाँदिरहेको हुन्छ त्यसमा भइरहेको हुन्छ त्यो एक्जेक्ट त्यसको युजेस है हाम्रो मान्छेहरूलाई थाहा हुँदैन अनि धेरै प्रकारका बाहिर बाहिरबाटमा आएर मान्छेले हेर्ने गर्छ अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हाम्रो वरिपरि जब हामीले साफसुग्घर गरेर हाम्रो वरिपरि झारजङ्गललाई हामीले एकदमै माडेर है हामीले साफसुग्घर गरेर जब हामी त्यसलाई असलसँगले राख्छौँ भने त्यो बाहिरबाट आउने टुरिस्टहरूको पर्यटकहरूको लागि मात्र होइन हाम्रो आफ्नो प्रदूषण पनि हामीलाई सफा बस्ने काम गर्छ म चाहिँ त्यही भन्छु है